मेरो क्षेत्रमा धेरै नदी खोलाहरू छन् अनि मानिसहरूले राम्रोसँग मरमत गरेको छ अनि यो नदी खोलाहरूमा पर्यटकरहरूले माछा मार्न सक्छन् अनि माछाहरू मारेर नै आफ्नो जीविकाहरू चलाउने गर्छन् अनि मैले अहिलेसम्म यो खडेरी बाढीहरूको समस्याहरू अनुभव गरिएको छुइनँ